नेपाली भाषाको विकाससँगै सँगसँगै नेपाली भाषाको प्रयोग गर्दा कस्तो परिवर्तन आइरहेको छ भन्नुपर्दाखेरि चाहिँ हामी नेपाली भाषा चाहिँ घरमा मात्रै बोलिँदैछ अहिले स्कुलमा नानीहरूलाई ज्यादा इङ्लिस अङ्ग्रेजी नै बोलिँदैछ ज्यादा अ अङ्ग्रेजी नै बोलाइँदैछ पढिँदैछ नानीहरूले र नेपाली भाषालाई धेरै मात्रा नानीहरूले पढ्नुसक्दैन अहिलेको नानीहरूले र अङ्ग्रेजीलाई मात्रै ज्यादा ध्यान दिएको छ हामीले यसैले यो नेपाली भाषा चाहिँ हाम्रो घरमा मात्रै हामीले बोलिँदैछ